मलाई चाहिँ के गर्व लाग्छ भने आफै आफमा के गर्व लाग्छ भने अहिले अब हामी त्यस्तो ठुलै उपलब्धि नगरे पनि तर हाम्रो लागिलाई चाहिँ अब ठुलो उपलब्धि हो त्यो के हो भन्दाखेरि चाहिँ अहिले हामी आफ्नो खुट्टामा एउटा उभिने कोसिसमा छौँ कोसिस होइन अब पढेर एउटा सानो भए पनि अब नोकरीमा लागेका छौँ है र यसको मुख्य अब यसको श्रेय चाहिँ अब मेरो आमा बाबाहरूलाई जान्छ यो त्यो ठुलो मेरो एउटा गर्व लाग्छ कि मेरो आमा बाबाले चाहिँ अब हामीलाई होइन यसरी पढाउनुभयो सानोदेखि नै राम्रो राम्रो स्कुलहरूमा पढाउनुभयो अब भनेको जस्तो हामीलाई अब लाउने घुम्ने सबै यो सानो सानो हाम्रो इच्छाहरू पूरा गरिदिनु भएको छ है र यही कुरोमा म गर्व लाग्छ कि आमा बाबाले हाम्रो आमा बाबाले चाहिँ अब हामीलाई हामीले उहाँहरूलाई एउटा गर्व गर्ने कुरो त्यो के हो भने हामीले एउटा सानो भए पनि अब नोकरी पायौँ र यही विषयमा आमाहरू सँगसँगै म पनि गर्व लाग्छ आमा मेरो आफ्नै आमा बाबाहरूप्रति हुन्छ होला है